मलाई त त्यस्तो साह्रो त थाहा त छैन त्यस्तो त तर पनि सी भी रमण प्रफुल्ल चन्द्र एपिजे अब्दुल कलाम आर्यभट्ट जिरो आविष्कार गर्ने राजा मुन्ना मलाई चाहिँ सब सबैभन्दा राम्रो राम्रो लाग्ने भनेको चाहिँ आर्यभट्ट जिरो जसले कि पहिला जिरो पनि थिएन त्यतिखेर चाहिँ उसले चाहिँ जिरोको आविष्कार गरेको थियो त्यही भएर चाहिँ यो मलाई साह्रै मनपर्छ